तपाईँ डेभिड दाजु बोल्नु भएको हो मलाई तपाईँको गाडी चाहिएको थियो है हामी दसजना ग्रुप छौँ पिकनिक जानु भनेको म यहाँ स्कुल डाँडादेखि बोलेको बड बङ्ग्ला स्कुल डाँडादेखि हामी कन्याम जानु भनेको दसजना हाम्रो ग्रुप छ हो अन्त अठाह्र तारिख जानु भनेको समय चाहिँ सात बजीतिर आइदिनु होला